फोटोग्राफीमा धेरै उयो आएको छ भिन्नता आएको छ अब पहिला पहिला चाहिँ अब फोटो क्यामराहरू चाहिँ फोटो खिच्नुको लागि चाहिँ अब क्यामारा थियो यो हाते क्यामराहरू के भन्थ्यो त्यसलाई अन्त त्यतिबेला चाहिँ अब लेन्सेसहरू लेन्स भन्नेहरू थिएन त्यति बेला अब फोटो खिच्यो भने पनि अब एकदम ब्ल्याक एन्ड व्हाइट आउनेहरू है त्यस्तो किसिमको थियो अनि बादमा अलिकति राम्रो अब हुँदै आयो त्यो ब्ल्याक एन्ड व्हाइट खिच्दा खिच्दा बादमा फेरि उयो आयो यो कलरमा कलरमा आयो त्यो पनि अब कस्तो थियो भनेदेखिलाई त्यति बेलाको समयको क्यामराहरू चाहिँ अब रिल लगाएर है रिल लगाएर फोटो खिच्ने अब त्यति बेलाको थियो रिल अब खिच्दा खिच्दै रिल सक्यो भने अब सकियो छैन अब उयो नै हुन्थेन फेरि अब फोटो खिचेपछि आफ्नो तस्बिर हेर्नुको लागि चाहिँ अब लाग्थ्यो हामीलाई त्यस्तै अब महिना दिन जस्तो लाग्थ्यो त्यसलाई अब यहाँनिर खिँचेर त्यहाँभित्र त्यो रिल हुन्थ्यो त्यो रिल चाहिँ फेरि बजारमा लगेर त्यसलाई धुलाई धुवाएर है त्यहाँबाट ल्याइदिन्थ्यो हामीलाई अन्त त्यति बेला मात्रै ए हाम्रो तस्बिर चाहिँ यस्तो आएको रहेछ भनेर हामीले त्यति बेला चाहिँ देख्नु पाउँथ्यौँ होइन अनि त्यति बेलाको समयको त्यो थियो अन्त बिस्तारी बिस्तारी मोबाइलमा अहिले मोबाइल एकदमै सजिलो भएको छ अहिलेको नानीहरूलाई मोबाइलले फोटो प्लाच्चै खिचिहाल्छ होइन एकदम त्यसलाई दस बिसवटा एकैछिनमा खिच्दा पनि त्यसलाई डिलिट गरेर सेलेक्ट गरेर एकदम राम्रो कुन चाहिँ राम्रो निक्लेको छ त्योहरू त्यो फोटो उयो गरेर होइन त्यो फोटो हामीले फोनमै राख्दा पनि भयो त्यसलाई धुलाउछु भनेर धुएर ल्याउँदा पनि भयो होइन पहिलाको क्यामरामा के थियो लेन्स थिएन टाढोको कुराहरू नजिक गरेर खिच्नु हामीले सक्थेनँ अहिले चाहिँ अब लेन्सवाला फोनहरू छ नजिकमा ल्याएर खिच्नु सकिन्छ त्यो सुविदाहरू छ होइन यो चाहिँ अब अहिले चाहिँ एकदमै सजिलो भएको छ म एकदमै सजिलो हो यो चाहिँ मोबाइल निक्लेर चाहिँ अहिले एकदमै सजिलो कहीँ गएर भिडियो गर्नु फोटो खिच्नु होइन यता उता गयो भने पनि त्यो क्यामरा बोकिबस्नु नपर्ने त्यो हाते क्यामराहरू बोकिबस्नु नपर्ने एकदम अहिले त अब स्मार्ट फोनहरू छ त्यसमै कता कता घुम्नु जाँदाखेरि पनि खिची राख्यो घरमा ल्याएर बादमा हेर्छु कुन चाहिँ राम्रो लाग्छ त्यसलाई डिलिट गर राम्रो लाग्नेलाई राख्यो नराम्रो लाग नलाग्नेलाई डिलिट गऱ्यो होइन त्यस्तै छ अहिलेको उयसमा चाहिँ अब यो चाहिँ एकदमै सजिलो भएको छ अहिले चाहिँ